ए अच्छा अच्छा भाइ सुगरको भन्नुभएको तपाईँले अच्छा छ एकजना हो एकजना यहाँ तल छ हौ यो बालासन कमानतिर छ कि अँ सुगरको कति भयो भाइको चाहिँ यस्तो भएको सुगर अँ निकै भएछ त है अच्छा छ छ हाम्रोमा यहाँ तल बालासनमा एउटा भाइ छ कि त्यसले राम्रो गर्छ तर त्यसले ऊ यो के भन्छ धेरै चिज बार्नु लाउँछ भाइ हजुर अँ उसले भनिहाल्छ के के आलुहरू होला यस्तो के के छ यसमा धेरै कुरो हजुर गरिदिन्छ नि अन्त कहिले आउने भाइ चाहिँ यता त्यसको दबाईको लागि अन्त राम्रो छ नि भाइ त्यसले कतिजना पो जाति पारेको अन्त हजुर धेरै भयो नि भयो त्यो मोरोले दस बर्ष झन्डै पन्ध्र भयो त्यसले दबाई पानी गरेको हजुर कहाँ लिन्छ त्यत्रो पैसा बिचारा लिँदैन नि पैसाहरू त उसले अँ यसो लु है भनेर जति दिन्छ त्यति थाप्छ अँ कहिले आउने त पक्का अँ अँ गरिदिन्छ नि राम्रो गर्छ राम्रो फेर पर अँ कहाँ हो भाइ त्यस्तो गर्दैन नि जानु पर्छ है गाडीमा अँ तल हजुर अँ हजर हुन्छ हुन्छ हुन्छ